बोल्नु भएको हो म युकमित मेरो क्लासकोले राम् राम्रै भएको छ अन्त ए हजुर

ए हजुर मेरो क्लासकोले पनि बिगारेको छ छनु त एक दुईजनाले हो प्रायःले चाहिँ राम्रै गरेको छ हुन्छ ए हजुर ए हजुर मेरो पनि भन्नु पर्ने त एक दुईजना चै छ कि तिनीहरूले नि राम्रै गरेको छ आधाले त प्रायः राम्रै गरेको छ एक दुईजनाले चाहिँ बिगारेको छ कि प्यारेन्ट्सहरू प्यारेन्सहरूलाई भनेको छ होला हौ है भोलि हामी सल्लाह गरौँ न ल स्कुलमा

ए भोलि नि स्कुलमा सल्लाह गरौँ हुन्छ अनि सल्ला गरेर भनौँ न ए हजुर हजुर भन्नु न अँ अँ अँ